हेलो हजुर यो बाटा बाटाको जुत हजुर बाटा हजुर ए हजुर दादा म अस्तिको कस्टमर क्या दिपेन्द्र भाइ ए हजुर जुत्ताको लागि फोन गरेको दादा अस्ति अन्त मैले दिदीको लागि लगिदिएको थिएँ नि त्यो स्यान्डल पुरा मनपऱ्यो हरे कि अनि हजुर म चाहिँ यो पालि चाहिँ मेरो लागि अनि बाबा र आमाको लागि पनि एक एक पेर एक एक जोडा खरिदेर मतलब लिनु पऱ्यो भनेर सोच्दैथिएँ कि हजुर ए कस्तो खाले अफर हौ लाइक जेन्सको सुजमा मात्रै कि लेडिजहरूकोमा पनि ए हजुर हजुर ए राम्रो रहेछ है सुन्नु नि त्यो प्योर लेदरको आएको छ ए मलाई चाहिँ एउटा फर्मल सुज लिनु थियो कि अनि बाबाले पनि त्यस्तै भन्नु हुँदैथ्यो कि ल्याइदे न हौ हेरेर त्यहाँ भनेर भन्दैथियो आमाले चाहिँ त्यो अस्ति दिदीलाई लगेको जस्तैखाले स्यान्डल केटीहरूको क्या अलिकति सानु हिल्सले चाहिएको हरे कि अनि त्यसकै लागि हजुर त्यो ए सस्तो रहेछ त है ए हजुर अनि तपाईँ अस्ति तपाईँले दोकान बन्द गर्नुहुन्छ भन्दैथियो नि मतलब कति दिनको लागि त्यो पूजा सावनको पूजाले गर्दाखेरि अनि ए हजुर हजुर भनेपछि आउने आइतबार आउँदाखेरि खुल्लै हुन्छ होला है दोकान ए हजुर हजुर ए तपाईको दोकान खोल्लिने टाइमिङ त कति पो हो ए हुन्छ हुन्छ दादा एक काम गरिदिनुहोस् म म यो नम्बर यो नम्बरमा मेरो वाट्सएप छ कि मलाई छ नम्बरको दुई तपाईँकोमा भएको फर्मल सुजहरूको फोटो पठाइदिनुहोस् कि अन्त पाँच नम्बरको चाहिँ के लाइक लेडिजहरूको त्यो लेदरको सेमिलेदरको स्यान्डलको पठाइदिनुहोस् हुन्छ हुन्छ त्यो डिस्काउन्टमा झन् एकदम हुन्छ दादा हुन्छ दादा धन्यवाद हुन्छ